हेलो ए दाजु म यहाँनिर अहिले दार्जिलिङ मेन चोक बजारमा छु अन्त के भन्छ अहिले समय पनि धेरै नै गइसक्यो होइन अन्त म यहाँनिर केही काम परेर म टिस्टा जानपर्यो अन्त त्यसका लागि म एउटा गाडी ट्याक्सी बुक गर्न चाहन्छु है तपाईँहरूको केही यसो सोधी खोजी गरिदिएर गरिदिनु होस् न अन्त धेरै नै मेरो इमर्जेन्सी काम परेकोले गर्दाखेरि म जानुपर्यो